म कुनै कार्यशाला वा कुकिङ कक्षाहरूमा गएको चाहिँ छुइनँ सिकेको छुइनँ मैले त्यस्तो क्लासै लिएन तर मान्छेको मेरो चाहिँ कुकिङ चाहिँ प्यासन भनौँ मलाई एकदम मनपर्छ कुकिङ गर्नु चाहिँ त्यही भएर म आफैले सिकेँ त्यो चाहिँ मेरो म आफ्नै स्टाइलले पकाउँछु आफ्नै स्टाइलले बनाउँछु म कुनै कुनै कुकिङ कक्षाहरूमा चाहिँ गएको छैन अहिलेसम्म भन्नु पर्दाखेरि चाहिँ मलाई सिक्न मन मलाई सिक्नु मनपर्ने मलाई सिक्नु मनपर्ने भनेको मलाई बिरयानी बिरयानी चाहिँ बनाउनु मलाई आउँदैन मलाई त्यो चाहिँ एकदम सिक्नु चाहिँ मन छ होप अब म छिट्टै सिक्छु होला भनेर मलाई त्यो चाहिँ एकदम सिक्नु मन छ मैले सिकेको छैन भन्दाखेरि भन्नाले म अहिले कुनै कुनै म्यानेजमेन्टहरू मैले गरेको छुइनँ अहिलेसम्म म आफ्नै स्टाइलले पकाउँछु अहिलेसम्म मैले त्यस्तो क्लासहरू कुनै लिएको छैन तर मलाई खाने कुराहरू बनाउन सिक्न मन लाग्छ तर म सिक्न मन लागेको भनेको बिरयानी म त्यो पनि सिक्छु होला छिट्टै